अब हाम्रो यहाँ हिल्समा त्यही फेब्रुअरी महिनादेखि स्कुल लाग्छ अन्त स्कुल लाग्दाखेरि चाहिँ अब हामीले स्कुलमा गएर फर्म निकालेर आफ्नो स्कुल मतलब पहिला कुन चाहिँ स्कुल पढेको त्यसको आफ्नो डिटेल्स दिनुपर्छ डिटेल्स दिएर हामीलाई टेस्ट स्कुलमा टेस्ट लिन्छ टेस्टमा हामीले पास गरेपछि खालि त्यो स्कुलमा हामी पढ्नु पाउँछौँ अन्त हामीलाई त्यस स्कुलमा मतलब भर्नु लागि हामीले अब हाम्रो क्लास टेन को रिजल्ट एडमिट कार्ड

साथै अन्य डक्युमेन्ट्स देखाउनुपर्छ अन्त यहाँ हामीले त्यस फी स्कुल फीमा चाहिँ स्कुल फी तिर्दाखेरि चाहिँ हामीले पन्ध्र सौ तिरेर हामीले त्यो भर्नसक्छ अन्त हामीले महिना महिनामा त हामीले अब स्कुल फी तिर्नुपर्छ ए अब महिनाको स्कुल फी त्यहाँ स्कुलबाटै भन्छ दुई हजार ए एक हजार दुई हजार भन्छ साथै अब स्कुलको अन्य फीहरू पनि तिर्नुपर्छ लाइब्रेरीको स्पोर्ट्सको अन्त अब धेरै कतिवटा तिर्नुपर्छ स्कुल जाँदाखेरि ड्रेसको आफ्नै तिर्नुपर्छ त्यहाँ ड्रेस अब यो अब ड्रेस किन्दाखेरि पनि पैसा लाग्छ टाईहरू हो अनि त्यहाँदेखि त्यहाँको